केही वर्षमा अब मनोरञ्जन कसरी बद्लियो भन्दा चाहिँ अब पहिला त पहिलातिर त अब रेडियोहरू थियो सानो अब ब्ल्याक एन्ड वाइट टिभी हुन्थ्यो र कसै कसैको घरमा एउटै टिभी हुन्थ्यो र गाउँघरको सबैजना मान्छेहरू एउटै घरमा आएर थुप्रेर हेर्थ्यो अब त्यति बेला मोबाइलहरू केही थिएन अन्त त्यही अब मनोरञ्जन भन्दाखेरि उनीहरूको लागि गफ गर्नु हुन्थ्यो तास खेल्नु हुन्थ्यो अन्त अब अहिले त्यति अब वर्ष बित्दै गयो वर्ष बित्दै गयो अहिले चाहिँ अब यति डरलाग्दो उहरू अब के के तु अब चिजबिजहरू निस्किसक्यो जसमा कि अब आइफोन भयो फ्ल्याट टिभी भयो इन्टरनेट आयो कम्प्युटर आयो ल्यापटप आयो

यसैले गर्दा चाहिँ अब मान्छे आफ्नो आफ्नोमा व्यवस्था भयो